र गाउनु त मलाई पैलादेखि नै मन पर्थ्यो सानोदेखि तर आकर्षित र रुचि चाहिँ मतलब स्कुल टाइमदेखि भएको है टिचर्स डेमा फर्स्ट गाउँदाखेरि र त्यहाँनिर सर गुरुमाले एकदमै एप्रिसिएट र प्रोत्साहन गर्दाखेरि चाहिँ त्यो भयो अनि अर्को चाहिँ अब मभन्दा अग्रजहरू दाजुहरूले स्टेजमा है पर्फम गर्दा उहाँहरूले एकदमै राम्रो गाउँदा उहाँहरूले जुन माया र सम्मान पाउँदा चाहिँ त्यसले पनि म आकर्षित भएको हो